कलमा पानी चाहिँ आउनु चाहिँ आउँछ तर एक एकदिन बिराउँदै आउँछ कलमा पानी आएपछि चाहिँ गाउँलेहरूलाई एकदमै सुबिस्ता हुन्छ किनभने घर घरकै नजिकमा हुन्छ धारामा भन्दाखेरि धाराको भन्दाखेरि चाहिँ अलिकति अब बेठिकै भए पनि तर जनसाधारणले चलाउनु सक्ने खालके नै हुन्छ छ पानी है र एकदमै सजिलो हुन्छ किनभने घरकै छेउछाउमा हुन्छ बुढा बुढापाकाहरूले पनि भर्न सक्ने घरकै आँगनमै आएको हुनाले र एकदम सजिलो हुन्छ धाराको भन्दाखेरि चाहिँ